हेलो मैले हिजो फ्लिपकार्टबाट एउटा क्रप टप मँगाएको थिएँ अनि त्यो क्रप टप चाहिँ मैले सोचेको भन्दाखेरि पनि एकदम राम्रो आएको छ अनि लुगाको क्वलिटी पनि एकदम राम्रो छ अनि मलाई एकदम फिटिङ पनि भएको छ अनि त्यो लगाएर हिँड्दाखेरि चाहिँ एकदम कम्फोर्टेबल पनि भएको छ म तपाईँहरूलाई यही भन्नु चाहन्छु कि मेरो प्रोडक्टको एक्सपिरियन्स चाहिँ यही हो